नमस्ते दादा तपाईँ कालिम्पोङ ट्रान्सपोर्ट एजेन्सीबाट बोल्नु भएको हो म कालिम्पोङबाट रेलीखोलासम्मको क्याब बुक गर्न चाहन्छु अनि तपाईँहरू तिस तारिकको दिनमा तपाईँहरू फ्री हुनुहुन्छ भने हामी परिवार पिकनिकको लागि जान गइरहेको छ अनि यही कुराहरू सोध्नु थियो कि तपाईँहरूले भाडा कति लिनुहुन्छ तपाईँहरूकोमा कति कतिसम्मको एस्टिमेट सिटहरू छ त्यो कुराहरू सोध्नु थियो हामी सातजना छौँ अनि सातजनाको लागि हामीले कतिवटा कतिवटा गाडी बुक गर्नु पर्नेछ भनेर तपाईँहरूको इन्फर्मेसन हामी लिन चाहन्छु अनि फेरि पनि भाडाहरू कति लिनहुन्छ तपाईँहरूले अनि तपाईँहरूकोमा म्युजिक सिस्टमहरू छ कि छैन त्यो कुराहरू पनि सोध्नु थियो किनकि हामी एज अ हामी फेमिली ट्रिपमा जाँदैछौँ पिकनिकमा जाँदैछौँ सो हामीलाई गीतहरू सुन्नु मन लाग्छ सो त्यही भएर तपाईँहरूको इन्फर्मेसन हामी लिन चाहन्छौँ तपाईँहरूले कस्तो प्रकारले तपाईँहरू गर्नुहुन्छ भन्ने कुराहरू सो थ्याङ्क यू सो मच तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाईँको इन्फर्मेसन दिनभएको लागि